अँ सन्चै के गर्दैछौ

अन्त अहिले कस्तो छ उता हालखबरहरू त्यही त सबैको त्यही त हो नि चाडबाड अब अन्त माइततिर जानुहुने गइएन अन्त घरतिर सबै सन्चै छ आमाबाबाहरूलाई म पनि गएको छुइनँ धेरै भइसक्यो नगएको जाऊँ भनेको अब त्यही कहाँ जाने थुप्रै जग्गा छ जानुपर्ने त अब जता भ्याइन्छ त्यतै त्यतै गइन्छ अब माइत जान्छु यता देवरहरू छ देवरानीहरूपट्टि आफ्नो छेमाहरू छ दलमोरतिर यताउता हिँड्दा नै समय जान्छ जताजता जाइन्छ त्यतै अब माइत मात्रै डुलेर भएन यताउता हिँडेर भएन टार्नुपर्छ सबै आउँछ छोरीज्वाइँहरू अब सबै आउँछ नि छोराबुहारीहरू हुन्छ नन्दनन्दीहरू आउँछ सबै आउँछ नि आउने त असार पन्ध्रहरू यस पालि बगानहरूको हालत खराब भएर

हँ हाम्रो त खै बगानमा पेमेन्टहरू नभएर बन्द बन्द भएर दसैँ उयो असार पन्ध्रहरू गएको पनि थाहै भएन म जान पाइएन गइनँ घरबाटै अब फोनहरू गरेर आमाहरूलाई अब बात गरेँ बुहारीहरूलाई पठाइदिएँ अब बारीमा गरौँ भने त जग्गाहरू चाहिएन वनतरुलहरू त्यही हो ल ल हुन्छ